मो रुस्तम अली र आज म व्यापार र बाणी बाणिज्य सित रिलेटेड गर्दै केही कुरा भन्न चहान्छु है र हामी रहन्छौँ दार्जिलिङमा है अनि दार्जिलिङमा नेपाली भाषा बोलिन्छ यहाँ भोजपुरी भाषा पनि बोलिन्छ यहाँ फरेनरहरू टुरिस्ट एउटा यो दार्जिलिङ एउटा हेरिटेज टुरिस्ट स्पोट भएकोले गर्दाखेरि यहाँ फरेनरहरू पनि आउँछ र यहाँ अलओभर इन्डिया र भारत त भयो भयो भारत बाहि भारत बाहिरका भारत बाहिरका मान्छेहरू पनि आउँछ सो दार्जिलिङमा चाहिँ हाम्रो हुनु त दार्जिलिङको रिजनल दार्जिलिङको दार्जिलिङको भाषा जुन चाहिँ छ स्थानीय भाषा छ ऊ चाहिँ नेपाली हो र हामीले यसो हामीले अर्थ व्यवस्थामा हेऱ्यो भने अगर हामीले वाणिज्य व्यापार र वाणिज्यमा हेऱ्यो भने हामीले केही सामान किन्नु गयो भने हामीले नेपाली भाषामा बोलिन्छ है अगर यहाँको स्थानीय भाषाहरू जस्तो अब नेपालीमा कसैले दोकान गरेको छ भने कस्टमरहरू पनि नेपाली नै हुन्छ र उनीहरूले नेपाली भाषामै बोलिन्छ अब केही किन्नु छ या फिर केही ठुलो ठुलो अब निकै व्यापार र वाणिज्यमा अब मतलब निकै कुराहरू गर्नु छ भने उनीहरू नेपाली भाषामै बोलिन्छ हाम्रो स्थानीय भाषाहरू तर यहाँ के हुन्छ भन्दा अब हाम्रो दार्जिलिङसित जुन चाहिँ दार्जिलिङमा भएका हुनु त ठुल्ठुलो छैन तर पनि दार्जिलिङमा भएका व्यापार वाणिज्यसित कोही कोही बेला दार्जिलिङबाट बाहिरहरू पनि मान्छेहरू आउँछ है र उनीहरू उनीहरूसित हामी सम्पर्क गर्न अलिकति मतलब हामी कुराकानीहरू गर्नु अलिकति सारो पर्छ उनीहरू हिन्दीमा बोल्छ र हामी चाहिँ नेपालीमा बोल्छौँ र त्यो भन्दा चाहिँ अब हामी हामी नेपालीमा उनीहरूलाई नेपाली थाहा हुँदैन र हामीलाई ऊ हिन्दी अलिक राम्ररी बुझ्दैनौँ सो हामी त्यसो दुईजना हामी कुराकानीहरू गर्दा अलिकति सारो पर्छ र अब यसमा चाहिँ हामी कसरी गर्न सक्छौँ भन्दा अब हामीले के गर्नु सक्छौँ भन्दा आबो हामीले अलिकति हामीले नेपाली पनि बोल्यो हामीले निकै ल्याङ्ग्वेजहरू सिक्नु पऱ्यो अब जोसित मतलब जस्तो छ लाइक हिन्दी हिन्दी कस्टमरहरू आउँनुहुँदैछ भने हामी उनीहरूसित हिन्दीमा बात मार्नु सक्नु पऱ्यो र तर स्थानीय भाषा जो कि दार्जिलिङको नेपाली नेपाली भाषा हो उनमा चाहिँ हामीले स्थानीय भाषा नेपालीकै प्रयोग गरिन्छ